भारतका सबैभन्दा लोकप्रिय खेलहरूमा चाहिँ हकी त एक नम्बरमा आइहाल्यो र क्रिकेट फुटबल कबड्डी ब्याडमिन्टन र अझै धेरै धेरै नामहरू छ अनि धावकभरिमा रनरहरूमा चाहिँ तपाईँको पहिला पहिला पहिलाकोमा चाहिँ पिटी उषा मिल्खा सिंह उनीहरूको नाम चाहिँ अब पहिलै आउँछ यो चाहिँ हामीले पहिलै सुन्दैआएको हो र अहिलेको चाहिँ मलाई त्यति साह्रो थाहा भएन तर भए पनि एकदुईवटा चाहिँ सुनेको अनुसार चाहिँ रचिता पान्डे हिमा दास अमलम् र यतिभरिमा त सबैभन्दा फास्टेस्ट रनर चाहिँ अमलम् बरगोई भनेर चाहिँ सुनेको छु